अब हाम्रो दार्जिलिङ डिस्ट्रिक्टमा चाहिँ तिनवटा अस्पताल छ नामी नामी तिनवटा अस्पताल त्योहरू मध्ये चाहिँ एउटा मात्रै सरकारी अस्पताल छ अनि त्यो सरकारी अस्पतालमा चाहिँ बिहान नौ बजेदेखिको ओपिडी लाइनमा बस्नुपर्छ है मान्छेहरू जति पनि अब बिमारीहरू हुन्छ उनीहरूको लागि चाहिँ दुई रुपियाँमा टिकट दुई रुपियाँ टिकटमा चाहिँ तपाईँहरूले टिकट पाउनुहुन्छ अनि त्यो ओपिडीमा चाहिँ पुरा अब विभिन्न गाउँबाट आएर है अब गाडी भाडा तिरेर उभिएको मान्छेहरू तपाईँहरूले विभिन्न धेरै भेट्न सक्नुहुन्छ अनि अब लाइन यतिबिघ्न हुन्छ अब एघार बजेसम्म मात्रै होला त्यो ओपिडीको लाइन चाहिँ अनि त्यति बेला चाहिँ अब कति अब पर्खिएर पनि अब लामो लाइन बसेर पनि बल्ल बल्ल आफ्नो टर्न आएर है कति चेम्बरमा चाहिँ डक्टरै भेट्दैन तपाईँ अब ओपिडीको टिकट काटेर पनि अब डक्टरको एभाइलेब्लिटी नै हुँदैन है कतिवटा चेम्बरमा चाहिँ जस्तै अब अब त्यो डक्टरको पनि आफ्नो आफ्नो हुन्छ नि त कसैले अब बाहिरको मात्रै हेर्छ कसैले अब भित्रको हेर्छ कसै अब हेल्थपट्टि त्यो हार्टहरूको मात्रै हेर्छ कति बोन्सको मात्रै हुन्छ कसै मसल्सको मात्रै अनि कसै अब गाइनोहरू मात्रै हुन्छ त्यस्तो मध्येमा चाहिँ अब लाइनै काटेर पनि टिकटै काटेर पनि कति चाहिँ अब लाइनमै भे बसेर पनि डाक्टरको एभाइलेब्लिटी चाहिँ कति त अब देख् देख्नु पाउँदैन अब त्यत्रो लाइन बसेर त्यसै त आफ्नो समय नष्ट भयो है अन्त अब त्याँ उभिएर कस्तो घुँडाहरू दुख्छ है कति त अब बिहानै गाडी पक्रिनुको कारणले गर्दा अब बिहानै गाउँठाउँबाट बिहानै आउँछ अब भोकै पेटै भोकै पेट आएर उभिनु पर्दा लाइनमा है उभिएर पनि है कामै नहुँदा चाहिँ अलिक मान्छेलाई अब दु ख लाग्छ अनि अब भिडभाडमा अब कति त झगडा पनि हुन्छ कसै अब टर्न काटिएर बिचमा सटसट छिर्छन् नि अगाडि अगाडि त्यस्तोहरूसँग त झगडा पनि हुन्छ कति मान्छेसँग नराम्रो भयो है त्यसै त अब त्यहाँनिर डक्टर छैन भने आफ्नो टाइम र आफ्नो हेल्थ पनि अलिकति नेगलेक्ट भयो है यही हो नि